अब मेरो परिवारमा चाहिँ बागवानीमा म बाहेक चाहिँ मेरो श्रीमानले रुचि राख्नुहुन्छ हो म अब फुल रोप्दैछु भने उहाँले फुलहरू ल्याइदिनुहुन्छ सघाउनुहुन्छ अन्त अब बारीमा कोठेबारीमा अब सब्जीहरू रोप्छु गोडगाड पार्छु होइन सब्जी रोप्नु खन्नु मल बोक्नु त्यसलाई पानी दिनु सबै सघाउनु हुन्छ अब एकहोरी नै त्यसलाई त पानी दिइरहनु पऱ्यो गोडगाड गरिरहनु पऱ्यो यसमा चाहिँ मेरो श्रीमानले सहायता गर्नुहुन्छ उहाँले चाहिँ अब हरियो साग सब्जी सिमीहरू अब सागहरू यहाँ हुनाले गर्दा चाहिँ पुरा मन पराउनुहुन्छ तेस् त्यसै कारणले उहाँ रोप्नु पनि सघाउनु हुन्छ रुचि पनि राख्नुहुन्छ म र मेरो श्रीमानले चाहिँ यसमा चाहिँ हामी रुचि राख्छ